ग्रामीण क्रिस कृषि क्षेत्रहरूमा हाम्रो जुन कृषि गर्नुको लागि जुन खेतीपाती गर्नुको लागि हामीले सिपालु कामदार खोज्नुको लागि र उहाँहरूलाई सधैँभरि हाम्रो हामीसँग काम गर्नको लागि तत्पर गराउनुको लागि चाहिँ धेरै धेरै चुनौतीहरू गर्नु पर्छ कतिजना मान्छेहरू यस्तो पनि हुन्छ अब कसैले अब राम्रो काम गर्ने मान्छेलाई धेरै पैसा दिएर पनि उहाँहरूले अब आफ्नोमा राख्ने कोसिस गर्नु हुन्छ र हामीले चाहिँ अब अब हामी पनि घरमा यस बस्तीमा काम गर्ने भएकोले गर्दाखेरि हामी चाहिँ यस्तो तरिकाले काम गर्छौँ क हामी कसैको घरमा खेताला जस्तो गएर उहाँहरूलाई पनि सहयोग गरेर अनि हाम्रोमा पनि बोलाएर हामीले चाहिँ यसरी नै आफ्नो कार्यहरूलाई जे कामहरूलाई चाहिँ हामी अगाडि बढाउँछौँ उहाँहरूको काम पर्दाखेरि धान काट्नु हुन्छ एउटा कुनै पनि काम गर्नुको लागि उहाँहरूलाई हामी हामी आफैँ गएर हामी सघाउँछौँ र उहाँहरू पनि आउनु हुन्छ र हामीले त्यसरी नै कामहरू गर्छौँ र धेरै धेरै चुनौतीहरू पनि छ किनभने मान्छेले पैसा वाला मान्छेहरूले पैसा हुने मान्छेले जो मान्छेले राम्रोसँगले काम गर्छ राम्रो तरिकाले काम गर्छ त्यस्ताहरूलाई उहाँहरूले अब अलिकति धेरै पैसा दिएर पनि उहाँहरूले आफ्नो घरमा राख्नु हुन्छ अनि हामीले चाहिँ अब हामी जो मान्छेहरू जस्तै अब कतिजनाको त हैसियत हुँदैन अब आफैले काम सके गरेर गएर उहाँहरूलाई बोलाएर हामीले चाहिँ आफ्नो तरिकाले हाम्रो कामहरू गर्छौँ र चुनौतीहरू त थुप्रै हुन्छ गाउँमा आफ्नो घरमा काम गर्ने मान्छेहरू राख्नुको लागि ग्रामीण क्षेत्रमा काम गर्ने मान्छे पाउँदैन एकमा त र पायो भने पनि कतिजना मान्छेले काम नजानेको हुनु सक्छ र कतिजनाले काम गर्नु जान्ने मान्छेहरूलाई उहाँहरूले अब पैसा हुने मान्छेहरूले उहाँहरूले आफ्नो अन्डरमा राख्नु हुन्छ आफ्नो घरमा एउटा बनाएर एउटा एउटा के भन्छ भने एउटा तलब तोकेर उहाँहरूले राख्नु हुन्छ र उहाँहरूले अब त्यो काम गर्नुको लागि हाम्रोतिर आउनु सक्नु हुन्न तर पनि हामी आफ्नो गाउँले हिसाबले एउटा खेती पाती काम गर्ने मान्छे भएर चाहिँ हामीले चाहिँ कसैलाई पनि कसैकोमा खेताला गयो अनि उहाँहरूलाई पनि बोलाएर चाहिँ हामी हाम्रो कामलाई चाहिँ सुयोग तरिकाले गर्छौँ